शिक्षा ऋणबारे सरकारले गरेको योजनाहरू चाहिँ सुन्दैआएको हो र त्योबारे अलिअलि बुझेको हो तर त्योबारे त्यस्तो मलाई चाख नभएकोले गर्दा मैले त्यो बारे धेरै जानिनँ त्यही भएर मलाई त्यस्तो थाहा भएन र मेरो चिनाजाना वरिपरिको घरले पनि योबारे त्यस्तो फाइदा उठाएको चाहिँ अहिलेसम्म मलाई थाहा भएन